ए म यहाँ राइटर बोलेको सृजना छेत्री अनि चाहिँ म टी गार्डेनको चाहिँ लेबर हुनु हुँदो रहेछ अहिलाको जानेमाने कन्ट्याक्टर लेबर नि र मलाई एकदुईवटा बगानको बारेमा अलिकति केही कुराहरू जानकारी तपाईँबाट प्राप्त हुन्छ कि भनेर कल गरेको नि दाजु ए राम्रो गरेँ नि म चाहिँ राइटर हो अन्त अब जान्ने मान्ने मान्छेलाई फोन गर्नु पर्यो नि अन्त अब त्यही त सुन्नु नि दाजु पहिला पहिला चाहिँ कस्तो थियो यो चिया बगानको स्थितिहरू नि कति चल्थ्यो अब अहिले त फिलहाल अहिले त प्राइभेटले चलाउँदैछ तपईँहरूको टाइममा चाहिँ कस्तो थियो त्यो चिया बगानको यो कामहरू चाहिँ कस्तो थियो बिजिनेसहरू कस्तो थियो बाइर कति जान्थ्यो एक्सपोर्टहरू कति हुन्थ्यो हजुर हजुर ए मैले सुनेको थिएँ योपालि बोनस पनि एकदम कम्ती मात्रामा दियो आफ्नो खुसीले नि ए भनेपछि अहिले चाहिँ अब चिया बगान पहिलाको हेरेर चाहिँ निक्कै तल आइसक्यो त्यस्तो स्थितिमा आयो नि पहिला त्यति राम्रो चिया चियापत्तीहरू पनि यति राम्रो बनाइन्थ्यो भनेको सुनेको थिएँ मैले लागि अब तपईँहरूले यसो लेखेर लेखापढी गरेर एकदमै ठुल्ठुलो मान्छेहरूले यसो जान्ने राखेर केही गर्नुभयो कि ए त्यस्तो नि अहिले दबाईहरू पनि लाउँदैछ चियापत्तीमा दबाईहरू छिटिन्दैछ कि अहिले यो यिनीहरूले ए मैले सुनेको थिएँ कि अस्ति दार्जिलिङमा यति राम्रो चियाको स्थिति छ यति राम्रो त मैले लेखेको त्यतिबेला पनि एकदम राम्रो स्थिति छ बोनस पनि बिस प्रतिशत गरेर पायो दार्जिलिङमा बाख्राकोटमा सँगैमा यो जलपाइगुडी डिस्ट्रिक्टमा पाएको छैन हजुर हुन्छ हुन्छ दाजु त्यही त म यो कुरा सबै एकदम राम्रोसँगले लेखेर म डाइरेक्टर सहाबलाई बुझाउँछु है हुन्छ हुन्छ दाजु हुन्छ हुन्छ दाजु